मलाई चाहिँ नि सबभन्दा खुसी केमा लाग्छ भने आफ्नै घरमा सबभन्दा खुसी लाग्छ किनभने म थुप्रो जग्गा घुमि सकेको छु जस्तै म जम्मू कश्मीरदेखिको लिएर होइन दिल्ली यता राजस्थान थुप्रो जग्गा गइसकेको छु घुम्नु तर जहीँ घुमे पनि लास्टमा आएर चाहिँ मलाई मेरो रुममा पसे पछि नै सबभन्दा खुसी लाग्छ मलाई चाहिँ मेरो रुम सबभन्दा खुसी दिने कुरो चाहिँ मेरो रुम नै हो किनभने मैले यसो याद गरे म जहाँ घुम्नु जाउ जे गरुँ होइन एकछिनको लागि खुसी मिल्छ तर लास्टमा आफ्नु घर नै सम्झन्छु जस्तै गरे पनि आफ्नु घर नै प्यारो लाग्छ अनि मलाई सबभन्दा ठुलो खुसी दिने कुरो चाहिँ मेरो घर हो अनि मेरो रुम होइन रुममा बसेर चाहिँ मलाई यसो के केहरू गर्नु पढ्नु सबभन्दा ठुलो खुसी चाहिँ मलाई त्यति बेलै लाग्छ अनि मेरो बाजेबोजूसँग बात मार्नु मेरो आमाबाबा भाइसँग बात मार्नु घरमा नै सबभन्दा बेसी म खुसी हुन्छु